हेलो ए ह हजुर हो त तपाईँ फुपछिरिङ हो ए भन न साथी के कामले फोन गऱ्यौ ए अँ अँ अँ अँ बनाएको थियौँ त जाने मन थियो जानुपर्छ नि अँ अँ अँ मेरो पनि त छुट्टी छ अँ अफिस छुट्टी छ नि ए अँ जौँ न अन्त दुईजना गएर मज्जा गरिदिउँ हो अन्त चढ्नु त सिलगढी सिलगढी ब यता सिलगढी भएर जौँ होइन सिलगढी अँ सुकुनादेखि चढौँ दार्जिलिङमा झरौँ त्यहाँदेखि दार्जिलिङमा होल्ड गर्दा भइहाल्यो नि अँ हुन्छ टिकट अनलाइन गर्दा पनि हुन्छ त्यहीँ गएर टिकट लियो भने पनि भइहाल्छ

अँ ए टिक टिकट लिय न अन्त अब आज गयो भने आज जौँ होइन अन्त माथि दार्जिलिङ गएर बस्दा भइहाल्यो नि अरूभन्दा पनि के के चाहि लानुपर्ने हौ ए

खानेकुराहरू लगेर जौँ न है अँ अँ आलुदम सेलरोटीहरू लैजाऔँ हो अन्त ए अँ चिनी चिनी चिया ब्ल्याक टी बोक्नु कि दुधको चिया बोक्ने हौ त्यस्तो मिलाएर लैजाऔँ न दुधकै बोक्ने ल ल ल ल

अँ त्यस्तो लगेर जाउँ हो मज्जा आउँछ नि अन्त यस्तो एउटा सानो बक्स पनि बोकौँ होइन गाना सुन्दै सुन्दै जुम् न लैजाऊ मलाई भन्ने गाना सुन्दै जाउँ ल साथी अँ राम्रो छ नि दार्जिलिङ ए टोयट्रेनमा छुक्छुक छुक्छुक गर्दै जानु मज्जा आउँछ ए त्यो गानाको लागि गानाको लागि त तिमी सुर्ता नगर न म एकदम

ल अँ त्यही त हौ खोइ त्यही त अन्त अब योपालिको समर भेकेसन चैँ टोयट्रेनमै बिताइदिउँ होइन अन्त एकदिन चैँ मज्जाले

अँ सोधीखोजी गर हो अन्त सोधीखोजी गरेर ट्रेनको टिकटहरू काट्ने काम गर नभए टिकट पाएन भने पनि अँ टिकट टिकट अब ल तिमीले टिकट मिलाउनु सकेनौ भने पनि म गएर स्कुटीमा छँदैछ हो स्कुटी स्कुटीमा गएर एकैछिनमा टिकट ल्याइहाल्छु नि त्यहाँदेखि चाहिँ त्यहाँदेखि चाहिँ फिक्स गरौँ न कति तारिक जाने भनेर त्यो टिकटअनुसारले है ल ल ल ल ल बाई बाई